तपाईँकोबाट मैले जुन चाहिँ चियर ल्याएको थिएँ सोफा सेट राम्रो रहेछ त्यो र काठ पनि राम्रो रहेछ टिकको रहेछ बार्निस राम्रो गरेको रहेछ मजबुतै रहेछ खुबै राम्रो लाग्यो